ओ भाइ म टिस्टाबाट बोलेको मलाई खानाको ज चा खाना चाहिएको थियो तपाईँले खाना ल्याइदिनु सक्नुहुन्छ यो गरमको मौसममा त मलाई चाहिँ अलिक ताजा खाना चाहिएको छ तपाईँले दया गरेर ल्याइदिनु होस् तर ताजा खाना चाहिँ मलाई ताजा चाहियो